हाम्रो महत्त्वपूर्ण चाड भनेको नै दसेरा हो र यो चाहिँ हामीले एउटा खुसियाली मनाएको हो दुर्गा माताले चाहिँ महिषासुर भन्ने राक्षसलाई मारेको कारणले गर्दाखेरि चाहिँ हामी यो दसैँ भनौँ न हाम्रो महान् पूर्व चाड दसेरा पनि भनिन्छ यो हामी मनाउने गर्दछौँ र यो हाम्रो नौरथाको व्रतदेखिकै हाम्रो सुरू हुने गर्दछ र अन्तिम पूर्णिमाको दिनमा चाहिँ यो खतम हुन्छ र यो दसैँमा चाहिँ हामी आफन्तहरूसँग भेटघाट गरेर साथी भाइसँग रमाइलो गर्दछौँ र निधारमा टिका कानमा जमारा लगाएर आशिष् आशीर्वाद माग्छौँ ठुला ठालाको बाट र घरका ठुला ठालाले हामीलाई आशीर्वादहरू दिनु हुन्छ त्यसरी नै अरू हाम्रो आफन्त ठुला ठाला आफन्तहरूकोमा गएर पनि हामी आशिष् थाप्ने गर्दछौँ र मिठो मिठो पकवान पकाएर खाने गर्दछौँ अनि नाच गान हामी एकदम यो चाड चाहिँ हाम्रो एउटा महत्त्वपूर्ण चाड हो हामी नेपालीहरूको लागि र देश विदेशमा बसेका सबै नेपालीहरूले नै यो चाड मनाउने गर्दछ र दसैँ चाहिँ एकदम हाम्रो खुसियालीको पर्व हो भनौँ न